हजुर हजुर हो त

चाडबाड भनेको हामी नेपालीहरूको महान् चाड भनेको एउटा दसैँ हो दसैँ हजुर दसैँ भनेको चाहिँ अब यो भन्छ नि अब असोज कात्तिकतिर पर्छ जस्तै अब इङ अङ्ग्रेजी महिना भन्नाले अक्टोबर सेप्टेम्बर अक्टोबरतिरै पर्छ अन्त यो हजुर अन्त यो दसौँमा चाहिँ हामीले नौरात्रा हुन्छ नौरथामा देवीहरूको आराधना हुन्छ अनि यसमा चाहिँ दशमीको दिन हामीले टिका भनेर दसैँको टिका लगाउछौँ विजय दशमी त्यसको त देवीको प्रसादस्वरूप हामीले दसैँको टिका लगाउँछौँ अनि आफ्ना आफन्तहरूसँग हामी आशीर्वाद लिन जान्छौँ टिका लगाएर हामीले आशीर्वाद लिन्छौँ अनि त्यसको पन्ध्रदिन पछाडि फेरि हाम्रो तिहार आउँछ तिहारमा चाहिँ हाम्रो तिहारमा चाहिँ हाम्रो लक्ष्मी पूजा हुन्छ त्यहाँदेखि गोरु गाई पूजा हुन्छ अनि भाइटिका हुन्छ त्यसमा भैली खेलाइहुन्छ लक्ष्मी पूजाको दिन भैली खेलिन्छ अनि हली तिहारको दिन र भाइटिकाको दिन चाहिँ हामीले देउसी भैली खेल्ने गर्छौँ

हजुर हजुर देउसी भैले खेल्ने चलन पनि छ अनि त्यस्तै गरेर अब हाम्रो त्योभन्दा अगाडि गणेश चतुर्दशी आउँछ गणेश चतुर्दशीमा पनि हामीले अब गणेश भगवान्को पूजा गर् गर्छौँ अनि त्यही पनि कसैको कहिले सात दिन कसैले दस दिन राख्छन् त्यता पूजा अर्चना हुन्छ अनि गणेश चतुर्दशीको पूजाहरू गरेर गर्ने गरिन्छ खानपिन भनेको दसैँमा हाम्रो नेपालीहरूको उयो हुन्छ दही चिउरा खानेहरूले मासुहरू पनि खान्छन् नभए दही चिउरा त्यस्तै खाने गरिन्छ अनि तिहारमा चाहिँ सेलरोटी बनाइन्छ सेलरोटी अब दसैँको हजुर हजुर सेलरोटी चाहिँ चामलको पिठोको बनिन्छ हजुर चामलको पिठो पिसेर अनि त्यसमा पानी चिनी दुध कसैले घिउ पनि हाल्छन् त्यस्तै गरेर सेलरोटीको त्यो घोला बनाएर गरिन्छ ल ल ल हुन्छ तपाईँलाई पनि धेरै धेरै धन्यवाद